हेलो बादशाह बिरयानी मैले तपाईँको दोकानबाट खाना अर्डर गरेको थिएँ तर मैले गल्तीले चम्पासरीको एड्रेस दिएछु तपाईँहरूलाई अनि तपाईँहरूले चाहिँ मलाई यहाँ कोलाबारीको एड्रेसमा चाहिँ खाना उयो गरिदिनुहोस् डेलिभेरी गरिदिनुहोस् त्यही भनेर चाहिँ मैले तपाईँहरूलाई फेरि कल गरेको